अब यो प्रश्नको उत्तर दिनुपर्दा चाहिँ अब मैले अब जम्मा गरेको ढुङ्गा त गरिन मैले टिकट पनि गरिन तर सिक्का र मेरोमा एउटा कागजको पैसा चाहिँ छ ज म अब अगाडि अघिल्लो प्रश्नमा भनी सकेको छु त्यो अब त्यसले चाहिँ मलाई चाहिँ के लाइफमा के भेल्यू दियो भन्दा चाहिँ अब हुन्छ नि अब वेनेभर अब म डउन भएको बेलामा चाहिँ म त्यो दुईवटा अब मेरोमा जो सिक्का र पाँच पैसा र त्यो मेरो त्यो हन्ड्रेड रुपिजको नोट छ त्यसलाई हेर्छु अब हुन्छ नि अब पुरानो चिजहरू देख्दा अब हुन्छ नि अब ओल्ड मेमोरिज रिक्रिएट हुन्छ नि लाइक अब पुरानो फोटोजहरू देख्दाखेरि अब त्यो फ्लास्ब्याक हुन्छ त्यो मोमेन्ट तपाईँले जिउनु भएको मोमेन्ट फेरि फ्लास्ब्याक हुन्छ त्यसरी अब यो अब मलाई पैसा र त्यो नोटले चाहिँ के अब सिकाउँछ भन्दा चाहिँ अब हुन्छ नि अब टाइम यति साह्रो अब अब भ्यालुएवल छ अब तपाईँलाई बितेको थाह पनि हुँदैन अब कति छिटो टाइम बित्यो अन्त मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ अब यू मस्ट हेभ टू लिभ एभ्री मोमेन्ट हुन्छ नि अब डेको भयो तपाईँको अब मन्थको तपाईँको लाइफको होल लाइफको तपाईँले अब एभ्री मोमेन्ट चाहिँ अब त्यो हुन्छ नि अब ज्यादा प्रेसर आएर होला अब ला भोलि के हुन्छ ला पर्सी के हुन्छ भनेर नसोचेर तर अब एभ्री मोमेन्ट आजको जुन चाहिँ छ तपाईँले चाहिँ आफ्नो प्रेजेन्ट हुन्छ जति पनि छ अब आफ्नो प्रेजेन्ट चाहिँ आफ्नो प्रेजेन्टमै नै जिउनु पर्छ भनेर अब मलाई अब यो भेल्यू दिएको छ अनि यसले चाहिँ अब अर्को सेकेन्ड भेल्यू चाहिँ के छ भन्दा चाहिँ अब हुन्छ नि अब अब टाइमअनुसार अब चिजहरूको भेल्यू पनि अब चेन्ज हुन्छ अब जस्तै अब पहिला त्यो पहिला पाँच पैसाको जमानामा त्यसको भेल्यू कति बेसी थियो बट वेयरएज अहिले फेरि न्यू करेन्सीहरू चेन्ज भएको छ अन्त नथिङ इज कन्सट्यान्ट क्या अब हुन्छ नि अब टाइम अनुसार डेकेड अनुसार अब सामानहरूको भयो मान्छेहरूको भेल्यू भयो सबै अब हुन्छ नि अब घटबढ भइरहन्छ भनेर बुझेँ मैले